हजुर भारतमा सबैले चिया मन पराउँछन् चिया बनाउँदा भाडामा पानी हाल्छौँ अनि ग्यास बाल्छौँ भाडामा पानीमा चिनी हालेर पकाउँछौँ किनभने काँचो चिनी राम्रो होइन पानी तात्तिन् उम्लिन्छ त्यत्तिबेला हामी दार्जिलिङ लिफ टी हाल्छौँ हालेर छोप्छौँ छोपेर एक मिनट बन्द गरेर राख्छौँ त्यसपछि चाल्नीमा तारेर चिया बनाउ बनाउँछौँ